पौडी त खेल्नु त अब त्यती खोलामा जानु त गएको तर पौडी खेल्नु त त्यति पारै छैन तर एउटा दहमा पसिजाँदाखेरि चाहिँ पौडी खेलेको त होइन पौडी खेल्नु पसेको त होइन दहमा पस्दाखेरि लेउमा चिप्लेर चाहिँ पसिगयो भित्र त्यसले गर्दा हात चाहिँ चलाउनु कर लाग्यो हात चलाउदाखेरि चाहिँ अब चिप्लेर उँधै गयो अन्त एउटा साथी थियो उसले चाहिँ मेरो हात चलाएको देखेर चाहिँ उसले चाहिँ लु डुबेछ भनेर आएर मलाई तानेर निकाल्यो त्यति पौडी खेल्नु चाहिँ जान्दिनँ म